हलो हजुर बिरेन सुब्बा बोल् ए म उत्तर बङ्गाल क्षेत्रिय ग्रामिण ब्याङ्कबाट एस्सिट्यान्ट म्यानेजर सिद्धान्त सुब्बा बोलेको हजुर बिरेन लामा हो ए हजुर हजुर तपाईँको हाम्रो ब्रान्चमा एकाउन्ट छ कि अँ सेभिङ्स एकाउन्ट रहेछ अनि त अहिले फिलहाल चाहिँ ब्रान्चमा के भएको छ भने हामी आफै ले फोन गरी गरी के जानकारी दिदैछौँ भने हामीले अहिले अलिक लोनहरू हामीले प्रोभाइड गर्दैछु कि तपाईँको अब तपाईँको होम लोन लिनुभएछ भने तपाईँहरूको सेभेन पोइन्ट फाइभको छ हो अन्त कार लोन पनि सेभेन पोइन्ट फाइभ छ पर्सनल लोन लिनुभएछ भने तपाईँको सिक्स पोइन्ट फाइभको रेटले हामी लोनहरू प्रोभाइड गर्दैछु हो अन्त तपाईँहूरको चाहिँ यतातिर चाहिँ तपाईँहरको अलिकिति तपाईँको रुरल एरिया बस्तीहरू भएको भएको कारणले गर्दा किसान क्रेडिट कार्डको थ्रु पनि तपाईँहरूको लोनहरू प्रोभाइड गरिँदैछ त त्यसकै लागि तपाईँलाई जानकारी गर्नु छ तपाईँ चाहिँ किसान क्रेडिट कार्डको थ्रुबाट लोनको लागि प्रो मतलब एलिजिबल हुनुहुँदैछ हो अनि तपाईँ अब तपाईँलाई कस्तो खाले लोन चाहिन्छ त्यसको बारेमा अलिकति जानकारीहरू दिनु थियो तपाईंलाई लोन लिने इच्छा छ भने चाहिँ यता लिनुभयो भने चाहिँ राम्रो हुन्थ्यो तपाईँलाई अहिले सुविधा पनि भइरहेको छ कि अलिक सस्तोमा लोन पाइरहनु भएको छ तपाईँको के बिचार छ त हैन हैन एकपल्ट तपाईँ होम लोन लिनुभएछ भने सजिलै भइहाल्छ नि तपाईँको आठमा तपाईँको यो हाम्रो ब्रान्चमा सेभिङ्स एकाउन्ट छँदैछ हो इजिलि हामी तपाईँलाई लोन प्रोभाइड गर्नु सक्छु तपाईँ यस्तै होम लोन लिनुहुने ए हजुर हजुर होम लोनको तपाईँहरूको जुन चाहिँ त्यो लेजिस् रेजिस्ट्रेसन रेजिस्टर्ड ल्यान्ड हुनुपर्छ हो अनि त त्यो नेटको मतलब पेपर चाहिँ ठिक हुनुपर्छ यदि इन केस केही तल माथि छ भने हामी हेरेर मिलाएर दिने प्रयास गर्छु हो को हाम्रो त्योभन्दा पनि अगाडि तपाईँले थुप्रै लोनहरू पनि लिनुभएको रहेछ हो अँ तपाईँको सिबिल स्कोरहरू सिबिल स्कोलहरू पनि राम्रो रहेछ त्यसले गर्दा चाहिँ अब ए एक्स म्यानेजर मलाई फोन गरेर तपाईँलाई अब तपाईँलाई जानकारी दिनु चाहेको अनि त ए मैले चाहिँ भन् तपाईँको लोनको त्यो सिबिल स्कोरहरू राम्रो भएको कारणले गर्दा पनि अब त्यही भएर त्यो तपाईँलाई कन्ट्याक्ट गरेको तपाईँको होम लोन चाहिँ तपाईँ कतिसम्म लिनु सक्नुहुन्छ

हैन सेभेन पोइन्ट फाइभ त तपाईँ एकपल्ट अरू ब्रान्च अरू अरू ब्याङ्कमा पनि तपाईँको एसबिआईमा पिएनबीमा पनि त तपाईँ एकपल्ट हेर्नुहोस् न अरूले एट पोइन्ट टु फाइभ दिँदैछ हैन सेभेन पोइन्ट टु फाइभ त हामीले निकै कम्तीमा दिएको नि एकपल्ट तपाईँ तपाईँलाई त्यसरी तपाईँ कन्फ्युजन छ भने तपाईँले अरू ब्रान्चहरू पनि गर्नु सक्नुहुन्छ तर हैन आज तपाईँ हाम्रो ब्याङ्कको कस्टमर भएको कारणले गर्दा हैन अब तपाईँ तपाईँको यति सालदेखि तपाईँले हाम्रो ब्याङ्कमै अब सब एकाउन्ट चलाइरहनु भएको कारणले गर्दा चाहिँ अब तपाईँलाई पर्सनल्ली फोन गरेर हैन तपाईँको अलिकिति तपाईँ होम लोन लिनुमा इच्छुक हुनुहुँदो रहेछ त्यसले गर्दा चाहिँ हामी तपाईँलाई म आफै म्यानेजर नै तपाईँलाई जानकारी गराउनुमा चाहिँ म अहिले गरिरहेको छु नि खास कुरो चाहिँ हैन अब तपाईँलाई अरू फेरि हामी त सेभेन पोइन्ट टु फाइभमा अलिक सस्तैमा दिइरहेको छु हो है तपाईँको तपाईँको कोही त्यस्तो रेजिस्टर्ड ल्यान्डमा पनि केही डिस्प्युटहरू छ भने हामी त्यो पनि मिलाउने कोसिस गर्छु नि हैन हामी त्यो पनि हेर्ने कोसिस गर्छु हजुर अनि कार लोनहरू पनि केही लिनुहुन्छ कि हामी हामीसँग कार लोन पनि छ

तपाईँहरू खेती किसान गर्नुहुन्छ हैन त्यो किसान क्रेडिट कार्डको लोन थ्रुबाट पनि लोन इजिली पाउँछ हैन अलिक अझै सेभेन पोइन्ट टु फाइभ अलिक कम्ती रेटमा पनि तपाईँले पर्सनल लोन पाउनु हुन्छ हैन त्यो पनि तपाईँलाई म जानकारी दिनेछु तपाईँ एकपल्ट अब आज भोलि आज त छुट्टी छ भोलि पनि छुट्टी छ तपाईँ वेड्नसडेतिर चाहिँ मलाई एकपल्ट ब्रान्चमा आएर भेट्नुहोस् न है हुन्छ तपाईँ मलाई आउनुभन्दा एकपल्ट अघाडि फोन गर्नुहोस् या त म मेरै क्याबिन भित्र आउनुहोस् न म क्याबिनमा हुन्छु तपाईँले मलाई एकपल्ट ब्रान्च म्यानेजरसँग बात गर्छु भनेर म्यानेजरसँग बात गर्छु भने भइहाल्छ ल हुन्छ हुन्छ ल हुन्छ ब्रान्च अवश्य पनि तपाईँ भिजिट गर्नुहोस् हुन्छ ल धन्यबाद्